अहिलेको जमानामा टोयलेट नहुने त को छ होला र अगाडिको जस्तो जमाना छैन अहिले अहिले प्रत्येकको टोयलेट छ टोयलेट बाथ रुम छ पानीको व्यवस्था छ अगाडि त ढुङ्गामा डाँडामा गएर टोयलेट गर्नु पर्थ्यो अब टोयलेट सफा गर्ने पानी पाइँदैन थियो सिन्का ढुङ्गाहरूले टोयलेट सफा गरिन्थ्यो अहिले त अब त्यो सबै छोडेर सबैको टोयलेट बाथ रुम छ पानीको व्यवस्था छ त्यसै कारण हामीलाई टोयलेटमा सुविधा छ अहिले पानीहरू भएको कारणले चाहिँ टोयलेट हामी लागि हाम्रो लागि चाहिँ अब टोयलेट राम्रो छ